म साइकलमा लामो यात्राहरू गर्दाखेरि अब कसरी स्वस्थ रहन्छु भन्दाखेरि जब म साइकल कुदाउँछु अब लामो यात्राहरू गर्दाखेरि मेरो जिउहरू धेरै मुभ हुन्छ अनि त्यो समयमा मेरो जिउबाट अब पसिनाहरू निस्किन्छ त्यै पसिनाहरू निस्केकोले गर्दा ने मेरो जिउ शरीर स्वस्थ रहन्छ प्लस पाइडलहरू हाल्दा चलाउँदाखेरि मेरो घुँडा दुख्नेजस्तो चिजहरू पनि जाति हुन्छ र साइकल लामो यात्रा गर्दा धेरै मान्छेलाई गल्छ धेरै कुदाउँछौँ धेरै गल्छ अन्त कुदाउँदा कुदाउँदै मान्छेको एउटा स्टामिना त्यो बढ्छ अनि त्यो स्टामिना बढेको कारणले नै अब धेरै धेरै अब कति अब स्पोर्ट जस्तो चिजहरूमा आफूलाई केही चिजहरू हासिल गर्न सक्छौँ जस्तै अब फुटबलमा भनौँ भने अब कुदेर गोलहरू कुदेर अब राम्रो राम्रो अब त्यो खेलमा पर्फमेन्सहरू देखाउनु सक्छौँ त्यसैले गर्दा साइकल कुदाउँदा पनि धेरै मान्छेलाई स्टामिना मान्छेको अब स्टामिना बढाइदिन्छ अनि साइकलमा

धेरै लामो यात्राहरू गर्दाखेरि मान्छेहरूले अब मतलब अननोन अबो कहिले कहिले नगएको ठाउँहरूतिर अब यात्रा गर्छौँ अब त्यो ठाउँको दृश्यहरू देखेर पनि मान्छेहरूलाई एक खालको भित्र मनबड एकदम एउटा खुसियाली भनौँ मान्छेको मान्छेहरूलाई अब एउटा कहिले नभएको अब एउटा खुसियाली अब चिजहरू भनौँ त्यो चिजहरू अब देख्दाखेरि मान्छेको मन एकदम खुसी हुन्छ खुसी हुनुको कारणले नि मान्छेहरू कति अब दुःखहरू त्यही चिजहरू त्यही चिज देखेपछि त्यही चिजहरू भुल्छौँ र खुसियालीले मन भरिन्छ त्यसले गर्दा हामी दुःखी भएन पछि हामी हाम्रो जिउहरू पनि अब स्वस्थ हुन्छ अनि बाइक ए बाइक साइकल राइडहरू गर्दाखेरि धेरै जस्तो म लङ टुर नै गर्छु किनभने म रोडमा कुदेरभन्दा साइकलमै पाइडलहरू चलाएर मेरो खुट्टाको मतलब मेरो जिउको अङ्ग अङ्गहरू म मेरो राम्रो मुभ हुन्छ त्यसले गर्दा नै मेरो म आफ्नो जिउको ख्याल चाहिँ म त्यो प्रकारले राख्छु त्यो कर त्यो प्रकारले मान्छेहरूको उयोहरू हुन्छ जिउहरू स्वस्थहरू एकदम राम्रो हुन्छ र म लामो लामो ट्राभलहरू गर्दाखेरि म कहिले घरबाट खानाहरू लान्नँ किनभने मलाई ट्राभलहरू गर्दाखेरि घरको खाना खानु रुचाउँदैन मलाई बाहिर बाहिर फास्टफुडहरू त्यस्तो चिजहरू मलाई धेरै रुच्छ र म कहिले घरको खाना लाँदिनँ र मेरो अब आमा बाउहरूले लगेर दिँदा पनि म त्यो घरको खानाहरू खान्नँ किनभने मलाई धेरै त के खानाहरूभन्दा नि बेसी मलाई अब यो फास्टफुड जस्तै कि यो मोमो भयो चाउमिन भयो त्यस्तो चिजहरू मनपर्छ र त्यही गरे त्यही कारण नै म लामो लामो यात्राहरू गर्दाखेरि एकदम बाहिरको अब फास्टफुड जस्तो खानाहरू रुचाउँछु र म मैले अब बाइकिङ यात्रा गर्दाखेरि ढाँड दुख्ने अनुभवहरू गरेको छु त्यो चाहिँ अब कहिले भन्दाखेरि जब उयो स्पोर्ट बाइकहरू कुदाएँ है त्यसमा अलिकति निहुरेर कुदाउनु पर्थ्यो त्यो बाइकहरू बेसी त होइन पाँच किप् पाँच किलो दस किलोमिटर कुदाउँँदाखेरि मलाई चाहिँ के भो पछाडिको ढाँड अब मतलब ढाँडमा केही प्रब्लम केही अब पेनहरू भएकोजस्तो महसुस भयो